हामीले गाउँमा एउटा सानो क्याट्रिङ खोलेको थियो त्यसमा म हेल्पर थिएँ र यसैले म जग्गा जग्गामा विवाह पूजा कार्यलय पुराण तत्त्व त्यसमा गएर हामी हेल्पर गर्थ्यौँ र यसकारणले मैले त्यहाँ धेरै कुरोहरू हेरेर जानेर बुझेर सिक्न थालेँ र सिक्दा सिक्दा मैले कुकिङ गर्न सक्ने भएँ यस कारणले म मेरो गुरुजीले के कस्तो काम गर्दैछ त्यसमा म धेरै मन लगाएर हेर्ने गर्थेँ र त्यसकारण कति के हो त्यो सबै हेर्ने गर्थेँ कारण म त्यहाँ बसेर त्यहाँ काटकुट गर्ने कटिङहरू गर्ने कामहरू सिक्थेँ गरुजीले भन्नुहुन्थ्यो यसरी गर्नुपर्छ यसरी पक्रिनु पर्छ त्यस कारण यसरी पक्रिएर कामहरू गर्नुपर्छ यसरी त्यसरी माछा फ्राई गर्दाखेरि तेल कति हाल्ने त्यसमा निम्बु नुन कति लगाउने यसरी गुरुजीले सिकाउनुहुन्थ्यो र यसैले म धेरै कुकहरू धेरै थरी थरीका खाना बनाउँन जाने जानेको थिएँ कारण म अझै त्योभन्दा पनि राम्रो खाना बनाउँने कोसिस गर्नेछु किनकि कुकिङ पक्षहरूमा धेरै कुराहरू जानकारी दिन्थ्यो त्यहाँ म गइनँ गाउँको क्याट्रिङकै गुरुजीले मलाई धेरै कामहरू सिकाउनु भयो जस्तै जुलबी बनाउँनु जस्तै जुलाबीको रङ मैदा कति बेसन कति मैदा कति हाल्ने त्यसमा चिनी कति हाल्नपर्ने त्यो सबै मलाई सिकाउनु भयो अनि म यो के सिक्न चाहान्छु भन्दा चाहिँ म चाहिँ अब स्विट डिसहरू कसरी बनाउँनु पर्छ आइ सक्रिम रसगुल्ला रसमिठाइहरू कसरी बनाउँनु पर्ने तत्त्वहरू सिक्न चाहान् चाहान्छु अब त्यो पनि सिक्दैछु कारणवस म सिक्न चाहान्छु अनि कुकिङकोमा धेरै धेरै चिजहरू बनाउँन पनि सिक्नपर्ने रहेछ र नुन कति लगाउनु मसला कति लगाउनु र त्यस विषयमा पनि धेरै प्रकारले जान्नु पर्ने कुरा हो रहेछ कुकिङको बारेमा पनि यसकारण जताभावि यसरी जुनसुकै नहेरीकन सिक्ने गर्नाले धेरै कामहरू बिग्रन सक्छन् र कुकिङ भन्ने चिज यस्तो चिज हो कि जसमा अरूलाई पकाएर स्वाद दिने चाहिँ हाम्रो काम हो यस कारण म धेरै कुराहरू सिक्न चाहान्छु मैले सिक्यो भने धेरै गाउँलको केटाहरूलाई पनि म भाइहरूलाई पनि कुकिङ सिकाउने गर्नेछु र